नौ हजार नौ सौ निनानब्बे एक लाख पच्चास हजार दुई लाख बिस हजार दस हजार पाँच हजार पाँच सौ पचास